म स्कुल पढ्दै गर्दा जब म चौथो कक्षामा पढ्दै थिएँ तब देखि नै चित्र कोर्न थालेको हुँ किन कुन कारणले भन्दाखेरि हामी विद्यार्थीहरूलाई गुरुबाले चित्र कोर्ने प्रतियोगिता लगाउनु भएको थियो त्यस समय सर्वप्रथम मैले चित्र कोर्न थालेँ यसपछि चित्र कोर्दैजाँदा यसप्रति रस भिझ्दै गयो किनभन्दा खेरि हाम्रो वरिपरिको वातावरण पहाड पर्वत खोला नालाको चित्रहरूको जब मैले बनाउनु र त्यसलाई मनन् गर्न थालेँ अनि त्यसको चित्र उतार्न थालेँ तबदेखि चाहिँ मलाई चित्र कोर्न सा मन लाग्न थाल्यो मेरो मनपर्ने कलाकार चैँ पाश्चत्यमा लियोनार्दो डा भिन्सी हो भने हाम्रो नेपाली कलाकारहरूमा लैनसिँह वाङ्देल मलाई मनपर्ने कलाकार हुन्